म सुन्छु गानाहरू धेरै सुन्छु मलाई मन पर्छ किनभने आफूमा धेरै प्रकारको टेन्सनको कुराहरू भइराखेको बेला गानाहरू सुन्दाखेरि आफूलाई अब धेरै आफूलाई धेरै प्रकारको शान्ति मिल्ने गर्छ गानाबाट मलाई कस्तो प्रकारको गाना मन पर्छ भने मलाई चाहिँ अब माया लाग्दो गीतहरू गानाहरू म सुन्ने गर्छु मलाई एकदमै त्यो गानाहरूले प्रभाव पार्ने गर्छ मलाई एकदमै त्यो त्यो गीतहरूबाट म एकदमै अब आनन्दित लिने गर्छु मलाई धेरै मन पर्छ गानाहरू मलाई गाना गायकको नाम भन्नुपर्दाखेरि चाहिँ मलाई राजु लामा मन पर्छ राजु लामाको गीतहरू म धेरै सुन्ने गर्छु